फोटोग्राफी आजभन्दा धेरै वर्षदेखि चलिआएको एउटा माने यो एउटा तस्विर लिने प्रक्रिया हो र पुरानो समयमा हगि एउटा क्यामराबाट जो आकारमा पनि एकदमै ठुलो अहिलेको तुलनामा एकदमै ठुलो आकारमा हुने क्यामरा हगि जो क्यामरामा एउटा फोटो खिच्नको निमित्त पनि धेरै समय लाग्ने कारण त्यो क्यामरामा जुन एउटा तक्निकी अवरोधहरू भइरह रहेको कारणले गर्दाखेरि थुप्रै प्रकारको समस्याहरू आउने गर्दथे अनि एक समयमा पनि त्यो मात्र एउटा फो एउटा तस्विर उक्त क्यामराबाट निक्लिने हुन्थ्यो तर आज भने जुन एउटा बैज्ञ बैज्ञानिक प्रविधिको कारणले गर्दाखेरि हुनु त नबी नवीन प्रविधिको कारणले गर्दाखेरि अहिलेघडी भने क्यामराहरू तस्विर दिनको निम्ति तस्विर खिच्नको निम्ति धेरै सुविस्ता भएको छ अहिलेको क्यामराहरू आकारमा पनि पहिलाको तुलनामा सानो उसको तस्विरको जुन एउटा प्रकार भ भनौँ अथवा तस्विरको एउटा टाइप भनौँ अथवा एउटा तस्बिरको जुन एउटा राम्रोपना अहिलेको क्यामरामा पहिलाको भन्दा धेरै छ अहिले त फोनमा पनि धेरै धेरै मेगा मेगापिक्सल भएको क्यामराहरू हामी पाउँछौ भने अहिलेघडी क्यामरा नै हामीले हेऱ्यो भने पनि थुप्रै थुप्रै नयाँ नयाँ तक्निकी नयाँ नयाँ प्रविधि अन्तर्गतको क्यामराहरू थुप्रै पाउँछौँ हामी र पहिलाको क्यामराभन्दा अहिलेको क्यामरामा थुप्रै फरक आएको म पाउँछु